ए फोन छ त कुन चाहिँ फोन चाहिएको तिम्रो सिक्स्टीहरूदेखि छ स्टार्टिङ हजुर हजुर ए सबै सबै हजुर त्यसको त अहिले तिम्रो सिक्स्टीहरू छ मोटामोटी कलर हेरेर हुन्छ नि त बहिनी त्यसमा

फोर्टिन फिप्टिनहरूदेखि छ हौ डाउन पेमेन्ट अब तिमीले कति गर्नु सक्छौ मन्थली तिम्रो अब यस्तै बाह्र सय पन्ध्र सय गरेर दिँदा पनि हुन्छ त्यसको मोटामोटी त्यस्तैहरू पर्छ तिम्रो बहिनी ट्वेन्टी ट्वेन्टी फाइभ हुन्छ अहिले खुल्लै छ टाइम बिहान तिम्रो दस बजीदेखि बेलुका तिम्रो पाँच छ बजीसम्म खुल्लै हुन्छ हुन्छ मेरो ओप्पो फोन सप एड्रेस तिम्रो एड्रेस तिम्रो उयसमा सिके चोक हजुर हुन्छ त ए हुन्छ ए हजुर हजुर ए ए हुन्छ हुन्छ हजुर हुन्छ

हुन्छ ए हुन्छ